मौसम विभिन्न मौसमका आधारमा मैले विधुवाहरूका लागि सतर्कता अपनाउने चाहिँ कस्तो प्रकारले अपनाउँछु भन्दाखेरि चाहिँ त्यस्तो अब रेनी सिजनमा होइन पानीहरू पर्ने दिनहरूमा चाहिँ फुल बिरुवाहरूलाई चाहिँ म हट हाउस एउटा सानो त्यसको लागि घर ग्रिन हाउस भन्छ नि घरहरू यस्तोहरू बनाएर चाहिँ म त्यसमा हाल्ने गर्छु अन्त सुक्खाको हिउँदो दिनहरूमा चाहिँ म बिरुवाहरूलाई सेडमा अब घाम लाग्ने दिनमा त घाम बेसी घाममा राख्यो भने त बिरुवाहरू सुक्छ नि त होइन अन्त त्यो सु नसुकोस् भनेर चाहिँ म त्यसलाई हट हाउसहरू बनाएर भित्र हालेर सेडमा राखिदिन्छु अनि बेलुकी टाइममा चाहिँ त्यसलाई म पानीहरू लगाइदिन्छु अन्त बर्खाको समयमा चाहिँ हट हाउसहरूभित्र नै म त्यसलाई राखिदिन्छु किनकि बेसी पानी भयो भने पनि बिरुवाहरू चाहिँ कुहिन्छ नि त त्यसले राम्ररी घामहरू देख्नु पाउँदैन बर्खामा त होइन त्यो भएर चाहिँ अन्त बरु सेडमा राखिदियो अन्त घाम लागेको बेलामा चाहिँ बाहिर निकालेर घाम तपाउने गर्छु